खेलमा चाहिँ मलाई लुडो चाहिँ धेरै मन पर्छ र लुडोको गेमको चाहिँ कस्तो ऊ यो छ प्रोसेस भन्दाखेरि चाहिँ लुडो खेल्दा चाहिँ चारजना मान्छे चाहिन्छ र चारजनामा चाहिँ लुडो हुन्छ त्यो लुडोलाई स्टार्ट गरेपछि चाहिँ सिक्स जसको आउँछ त्यसको गेम स्टार्ट हुन्छ र गेम स्टार्ट गर्दा गर्दै जसको पनि सिक्स आउँछ त्यसले उसले पनि स्टार्ट गर्छ र जसको आएको छैन तिनीहरूले चाहिँ गर्नु पाउँदैन जसको चाहिँ सिक्स आउँछ त्यसले चाहिँ गेम स्टार्ट गर्न पाउँछ र खेल्दा खेल्दै कसै सिक्समा छ अथवा दुईमा छ भने चाहिँ गएर हामीले त्यसमा दुईमा स्टार्ट गर्नु थाल्यो र हामीले दुई चाल्यौँ भने चाहिँ ऊ गेमबाट आउट हुन्छ अन्त त्यहाँदेखि ऊ गेमबाट आउट भए पछाडि चाहिँ उसको फेरि अर्को गोटी चाहिँ चाल्दा हुन्छ अब गोटी चाल्दा चाल्दै पनि फेरि उसको टर्न आयो र मेरोमा ऊ मेरो गोटीमाथि चाहिँ उसको गोटी चाल्नु आएछ भने चाहिँ म पनि गेमबाट आउट हुन्छु यसै कारणले चाहिँ मलाई लुडोको खेल चाहिँ साह्रै मन पर्छ र मैले लुडोको गेम चाहिँ धेरै मन पर्छ